मैले त्यो सिटी सेन्टरमा डिक्याथ्लोनमा नि जुन चाहिँ जुत्ता किनेको थिएँ नि ट्रेकिङ सुज क्या यत्ति कम्फर्टेबल र यत्ति राम्रो छ कि त्यो चार हजार नौ सौ निनान्बे थियो हो प्राइस चाहिँ त्यसमा तर त्यसमा फोर्टी पर्सेन्ट डिस्काउन्ट पनि थियो हो अन्तखेरि ल्याएँ मैले है मलाई पहिला त डाउट लागिरहेको थियो यो कच्चा हुन्छ होला भनेर कि तर मैले दुई महिना लगाएर हेरेँ कन्टिनियोस लगाउँदाखेरि पनि यत्ति पक्का भित्र पानी पनि नछिर्ने हो बर्खाको बेलामा पानी पनि नछिर्ने अलिकति मैला भयो भने थाङ्ना अलिकति भिजाएर त्यो कटनको थाङ्नाले पुछ्दा पनि हुने नयाँ भइहाल्ने त्यस्तो खालको सुज यत्ति राम्रो कि अन्त त्यही त्यस्तै खालको सुज मैले दार्जिलिङमा सोध्नु गएँ कि त्यो माथि उयेसमा जिप्पोमा सोद्दाखेरि जिप्पो दोकानमा सोद्दाखेरि त्यो बाह्र हजार कति भन्यो मलाई हो अन्त त्यो भन्दा त बरू डिक्याथ्लोनमै गएर किनेको राम्रो जस्तो लाग्यो मलाई हो डिक्याथ्लोनको चाहिँ प्रडक्टहरू पनि यति राम्रो है स्पेसली सुज एकदमै राम्रो अन्त त्यहाँनिर यो सुज मैले अझै एउटा पेर किन्नुको लागि अब नेक्स्ट टाइम मैले प्लान गर्दैछु हो अन्त यो सुज एति कम्फर्टेबल छ कि अब बिहान जगिङमा लगाउँदा पनि भयो दिउँसो अफिस जाँदा लाउँदा पनि भयो हो अन्त अल द टाइम ट्वेन्टी फोर सेबेन यो लगाउन सकिन्छ